हजुर भाइ तपाईँ दार्जिलिङबाट बोल्नुभएको हो त्यही तपाईँको नम्बर मैले यसो पाएको थिएँ कि अनि त अलिकति म यो धर्म विषयमा अलिकति केही लेखूँ भनेर नि तपाईँलाई फोन गरेको कि मैले तपाईँलाई यसमा नलेज छ अरे भनेर सुनेको थिएँ त्यही भएर नि अलिकति मलाई त्यो दार्जिलिङमा चलिरहने हैन धर्महरूको बारेमा अलिकति मलाई भनिदिनुहुन्छ कि भनेर नि हैन अब सबै धर्महरू हुन्छ नि अब अलग अलग किसिमको अब हिन्दू हुनुहुन्छ क्रिस्चियन हुनुहुन्छ बुद्धिस्टहरू हुनुहुन्छ मुस्लिमहरू हुनुहुन्छ अब उहाँहरूको अलग अलग किसिमको धर्महरू हुन्छ नि त त्यो धर्मको बारेमा तपाइँले मलाई अलिकति केही भनिदिनुहुन्छ कि भनेर तपाईँलाई फोन गरेको नि मैले

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अनि त जस्तो कि त्यो तपाईँ हिन्दूहरूको राखीहरू हुन्छ नि त्यो चाहिँ तपाईँहरू कसरी सेलिब्रेट गर्नुहुन्छ होला है त्यो चाहिँ अलिकति भनिदिनुहुन्छ कि भनेर नि

ए हजुर हजु अनि त त्यो भाइटिका पनि लगाउनु हुन्छ है तपाईँहरूले त्यो भाइटिका भन्ने चाहिँ अलिकति कसरी हुन्छ के हुन्छ अलिकति भनिदिनुहोस् न हजुर हजुर हजुर ए ए हुन्छ भाइ तपाईँको तपाईँले यति भनिहाल्नुभयो मलाई फेरि केही फर्दर केही तपाईँलाई चाहियो भने फोन गर्छु नि ल हुन्छ भाइ